टाउको दुखाइको निको पार्ने घरेलु उपायहरू चिसो पानीले टाउको धुनु अन्त टाँगसी पड्काउनु अनि मालिसहरू गरेर पनि हुन्छ त्यस्तो खाने खाने आयुर्वेदिक उपचारहरू त छैन धेरै